हेलो हजुर भन्नुहोस् बोल्दैछु हजुर हजुर भन्नुहोस् ए हजुर हजुर अँ सबै सबै सबै बनिन्छ नि आलमिरा भयो तपाईँको सोकेसहरू भयो होइन दिवान बेड सबै नै बनिन्छ अहिले चाहिँ के आलमिरा मात्र बनाउनु हुने तपाईँले ए हुन्छ त हुन्छ हुन्छ अझ तपाईँले अब अलमिरा र सोकेस सँगै बनाउँदा अलग अलग बनाएको भन्दा अलिक कम्ती पनि हुन्छ हो यसो हजुर

काठ त अहिले अब कुन चाहिँ टिक टिकको कि हजुर हजुर हजुर टिकको चाहिँ तपाईँको अहिले पन्ध्र सय गरेर चल्दैछ हौ हजुर पन्ध्र सय किबी चल्दैछ

हजुर हजुर त्यही सोध्न आँटेको थिएँ मैले तिन पल्ले है तिन पल्लेलाई त झन्डै तपाईँको कति लाग्छ होला र अब यता तपाईँको झन्डै सात आठ किबी त लाग्छ हो अब अलिक ज्यादा अलिक माथि मुनि पनि हुनु सक्छ अन्त अब त्यसमा बनाएको खर्चहरू गरेर सात आठ किबी चाहिँ मैले किन भनेको भन्दा डल्लै ज्यादा लाग्छ सबै बनाउँदा त कि तर अब पछाडि तपाईँको जुन आलमिराको उयो पछाडिपट्टि हुन्छ नि त्यहाँ चाहिँ तपाईँले टिक लगाएर फाइदा छैन नि त खर्च मात्रै हो अन्त म चाहिँ के भन्छु भने त्यहाँ चाहिँ पछाडि चाहिँ प्लाइहुड लगायो कि त अब एउटा कुकाठहरू चाहिँ लगाएर राम्रै राम्रो खालको कुकाठहरू केही लगाएर चाहिँ पछाडिपट्टि अलिक सस्तो पनि पर्छ हुन्छ हुन्छ हजुर हजुर त्यही पछाडि चाहिँ मोटा खालको प्लाई लगायो भने त्यो ढाँचा जुन साइडको ढाँचा हुन्छ अन्त अघाडिको दैलोहरू चाहिँ टिकको गर्दा भयो हजुर हुनु त हजुर हाम्रोमा छ पनि एउटा बनाएको तिन पल्ला टिककै छ हो अन्त आएर हजुर राखेको छु आएर हेर्दा पनि हुन्छ तपाईँले बादमा अन्त होइन अब हेरेर होइन म आफैले आफूले हेरेर बनाएको अर्कै हुन्छ नि त होइन अन्त तपाईँले हेरेर बनाउँछु भन्नु भयो नि ठिकै छ हामी बनाइदिन्छौँ मिस्त्रीहरू छ तपाईँको घर कस्तो मतलब तिन पल्ला त भन्नु भयो वालमा नै टाँस्सेको बनाउनु हुन्छ कि कि अलमिरा अलग्गै बनाउनु हुन्छ ए हुन्छ त्यसो भए त कत्रो चाहिन्छ यसो आएर साइज हेर्नु भयो भने अलुवा अरू आलमिराको त्यसको हिसाबले बनाउँदा भइहाल्यो चौडाइ लम्बाइ त्यसको हिसाबले गर्दा भइहाल्यो हो अन्त कलर चाहिँ

ए हुन्छ हुन्छ अन्त सोकेस चाहिँ सोकेस चाहिँ एउटा हाम्रो कस्तो छ भने तपाईँको पिक सामान राख्ने भयो तिनटा तलाको अन्त अर्कोपटि चाहिँ दुई तलामा त्यो सिसा भएको हुन्छ नि त्यस्तो छ हो अहिले रेडिमेड छ त्यो पनि फेरि सामान राख्ने अँ त्यो चाहिँ अलिकति महँगो पर्दिन्छ हजुर त्यो दुई तलाको चाहिँ दुई तलाको चाहिँ चार साँडे चार हजारसम्म भइहाल्छ हो तिन तलाको चाहिँ अलिकति महँगो छ हजार जस्तो लाग्छ राम्रै हुन्छ काठ चाहिँ राम्रो हुन्छ हजुर हजुर हजुर हुन्छ हुन्छ त्यसो भए एक काम गर्नु दोकान आउनुहोस् तपाईँ कि अन्त यहाँ आएर हेर्नुहोस् रेडिमेड मनपर्यो भने ठिकै छ मन परेन भने अर्डर दिएर जाँदा भयो नि तपाईँले दस पन्ध्र दिनमा बनिहाल्छ हुन्छ हुन्छ भोलि आउनुहोस् न हजुर हजुर हजुर हुन्छ त्यही गर्दा हुन्छ नि हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ